यदि कुखुरालाई चाहिँ अब राम्रोसँग हुर्काउनु छ राम्रोसँग जन्माउनु छ कुखुराको चल्ला र राम्रोसँग अब राम्रोसँग हुर्काएर एउटा राम्रो कुखुराहरू बनाउनु छ घरमा भने चाहिँ उनीहरूलाई चाहिँ राम्रोसँग कनिका हुन्छ नि जुन चाहिँ चामलको बियाँहरूको उब्रेको हुन्छ कनिका कनिका खुवायो भने राम्रो हुन्छ अन्त यदि तिनीहरू बिमार भयो भने त्यो माकुरा हुन्छ त्यो जालमा माकुराहरू बसिन्छ माकुराहरू खिलाइदियो भने सजिलो त्यो तिनीहरू चङ्गाइ हुन्छ तिनीहरूलाई चाहिँ स्याहारसुसार राम्रो गर्नुपर्छ अन्त तिनीहरूलाई कोही कोही बेला सुल्सुलेहरू परेको हुन्छ होइन त्यो सुल्सुलेको लागि चाहिँ त्यो एउटा पत्ता हुन्छ होइन जुन चाहिँ चाहिँ निगुरोको पत्ता जस्तै देख्छ तर निगुरो चाहिँ अब टुस् टुस् परेको हुन्छ भने त्यो चाहिँ पत्ता चाहिँ फिँजिएको हुन्छ अन्त त्यस्तोले चाहिँ खोरमा राखिदियो भने तिनीहरूलाई सजिलो अब तिनीहरूको सुल्सुलेहरू भाग्छ घरमा पनि सुल्सुलेहरू लाग्दैन अन्त तिनीहरूको तिनीहरूलाई चाहिँ राम्रोसँग अब हुर्काउनु बलियो पार्नु भने गहुँ खुवाउनु पर्छ भटमासहरू खुवाउनु पर्छ मकैको दानाहरू खुवाउनु पर्छ मकैको दानाहरू तिनीहरूकोमा प्रोटिन पाउँछ तिनीहरू राम्रो हुन्छ अन्त तिनीहरूलाई त्यसरी नै खिलायो भने तिनीहरू अलिक बलियो हुन्छ राम्रो राम्रो किलोको हुन्छ एक किलो दुई किलोहरूको हुन्छ त्यही उनीहरूलाई चाहिँ अब यदि हामीले चाहिँ तिनीहरूको राम्रो उत्पादन गर्नु छ भने चाहिँ तिनीहरूकोबाट धेरै राम्रो चल्लाहरू राम्रो बनाउनु छ भने चाहिँ हामीले तिनीहरूलाई खुवाइपिई पनि राम्रो दिनुपर्छ साह्रो साह्रो खानाहरू दिनु हुँदैन पानी भातमा पानीहरू भिजाएर दिनुपर्छ तिनीहरूलाई त्यहाँदेखिको तिनीहरूलाई यस्तै चामल गहुँहरू दिनुपर्छ कनिकाहरू दिनुपर्छ तिनीहरूले त्यस्तैले नै तिनीहरू अलिक बढ् ठुलो हुनुसक्छ अनि तिनीहरूको उत्पादन पनि राम्रो हुन्छ र जब उनीहरूको नानीहरू हुन्छ त्यतिखेर उनीहरूलाई राम्रोसँग स्याहार सुसार गर्नुपर्छ त्यसैले केहीहरूले नलागोस् केहीहरूको डर नहोस् अन्त सबै राम्रोसँग भयो भने तिनीहरूको पनि राम्रोसँग ख्याल गर्नुपर्छ कुखुराहरूलाई चाहिँ राम्रोसँग हुर्काउनु छ भने चाहिँ गहुँ मकै भटमास सबैहरू खिलाएर चामलहरू खिलाएर राम्रोसँग गरिदिनुपर्छ